जस्तै मैले अघिको प्रश्नको उत्तर दिँदाखेरि भनेँ पश्चिम बङ्गाल भारत देशको एउटा राज्य हो र त्यसमा विभिन्न जाति विभिन्न धर्म भएका मानिसहरू बसोबास गर्छन् र मानिसहरूले आफ्नो सांस्कृतिक सम्पदा कसरी मनाउँछन् भन्दाखेरि हामी नेपालीहरूले आफ्नो सांस्कृतिक सम्पदा धेरै खुसीको साथमा मनाउँछौँ सबैजना अब सबै जातिहरू नै सांस्कृतिक सम्पदा मनाउँदा सान् अब सांस्कृतिक चाड बाडहरू मनाउँदाखेरि खुसी भएरै मनाउँछौँ र माघे सङ्क्रान्तिको कुरा गर्दाखेरि हामी माघे सङ्क्रान्तिमा सिमल तरुल घर तरुलहरू खान्छौँ शखरखन्डा खान्छौँ त्यस्तै सेलरोटी पोल्छौँ अब म राई हो मेरो घरमा सुँगुँरको मासु पाक्छ सुँगुँरको मासुसँग हामी सेलरोटी खान्छौँ तेत्यसरी राम नवमीमा पनि हामी पूजा गर्छौँ होलीमा पनि खुसीसँग रङ्ग दल्छौँ एकार्कालाई खुसी बस्छौँ त्यस्तै अब त्यस्तै भनौँ भने असारको पन्ध्रमा दही चिउरा खान्छौँ हाम्रो विभिन्न सांस्कृतिक चाड बाडहरू छन् त्यसमा हामीले धेरै खुसीसँग हामी बिताउने गर्छौँ त्यसमा आफ्नो परिवारहरूलाई बोलाएर धेरै टाडा टाडाका मान्छेहरू छन् परिवारहरू छन् भने पनि हामी बोलाउँछौँ उनीहरूलाई उनीहरूलाई खानाहरू खुवाउँछौँ त्यसरी हाम्रो सांस्कृतिक सम्पदाको कुरा गर्न पर्दा हामीलाई साह्रै मन पर्ने अथवा हाम्रो सबैभन्दा ठुलो चाड भनेको नै दसैँ हो हामी दसैँ राम्ररी मनाउँछौँ टीका लाउँछौँ ठुला बडाका घर जान्छौँ आशीर्वाद लिन्छौँ त्यस्तै अनुसार सबैले आफ्नो सांस्कृतिक सम्पदा मनाउँदाखेरि खुसी नै हुन्छौँ र म पनि यस बिषयमा यति नै भन्न चाहान्छु